अब यो चुनाउको चाहिँ अब अहिले सबैजना घरघरमा भोट माग्नुहरू आउँदैछ होइन हाम्रो गाउँबाट पनि अब धेरैजना उठेको छ अब अर्को अर्कै पार्टीबाट इन्डिपेन्डेनबाट होइन धेरैजना उठेको छ सबैजना अब आउँछ भोट माग्नु घरघरमा आइरहेको छ अहिले सबैजना भोट माग्नुको लागि तर अब यस्तो अब मान्छेहरूको कुराहरू मैले हेर्दाखेरिको चाहिँ बिजिपिएमकोहरू बिजिपिएम चाहिँ अब एउटा दाजु बिजिपिएमकोबाट चाहिँ अब एउटा दाजु उठ्नुभएको छ होइन भोटबाट चाहिँ हाम्रो घरदेखि अब अलिक तल हुनुहुन्छ ऊ दाजु चाहिँ ऊ चाहिँ अब एकदम राम्रोखाले हुनुहुन्छ दाजु अब सबैको कुराहरू सुन्दाखेरिको चाहिँ फेरि हामीले चाहिँ सानैदेखि पहिल्यैदेखिको चिनेको दाजु हो ऊ चाहिँ त्यहाँदेखिको एकदम सुधो हुनुहुन्छ अब त्यस्तो उयोहरू छैन एकदम राम्रोखाले हुनुहुन्छ त्यही भएर चाहिँ अब सबै गाउँकोहरूले सल्लाह अब गाउँकोहरूको मुखबाट सुन्दाखेरिको चाहिँ अब हाम्रो तल रवि हुनुहुन्छ होइन रवि दाज भाइ अन्तखेरिको माथि आशिका भाउजू सृजना सन्दिपहरूले चाहिँ अब थुप्रो छ अरू पनि होइन मेरै घरपरिवारहरू छ उतापट्टिको मेरो घरको उतापट्टिको छिमेकीहरूले चाहिँ अब सबैले चाहिँ अब ऊ भाइलाई हाल्नुपर्छ भन्नुहुन्छ भोटहरू पनि होइन अब किनभने चाहिँ उसले चाहिँ पछि गएर केही गर्छ हाम्रो लागि अब हामीले हालेको छ भने चाहिँ उसले पछि गएर अब हाम्रो लागि पनि हामीले भनेको सुन्छ भनेर चाहिँ अब हाल्छु उन उसलाई नै बिजिपिएमको दाजुलाई नै हाल्छु भन्नुहुन्छ किनभने ऊ चाहिँ अब उनले चाहिँ अब त्यस्तो उयोहरू छैन अरू धेरैजना उठ्नुभएको छ ठुलो ठुलो मान्छेहरू पनि अब एजेटहरू पनि उठ्नुभएको छ उनीहरूलाई हालेर त त्यस्तो केही पनि उयो छैन अब उनीहरूको सबै उयो भइसकेको छ अब अहिलेको उयेसमा चाहिँ अब हामीले चाहिँ सानसानोहरूलाई नै अब अब दिनुपऱ्यो चान्स दिनुपऱ्यो अब त्यसमा चाहिँ अब उनीहरूले नै गर्नु पनि सक्छ ठुलोहरूले चाहिँ अब त्यस्तो उयो हुँदैन उनीहरूलाई होइन ठुलोहरूको चाहिँ अब उयो भइसकेको हुन्छ अब आधीउधी सबै उयो गइसकेको छ उनीहरूको चाहिँ अन्तखेरि चाहिँ सबैले अब यहाँनिर पनि अस्ति मिटिङ भयो त्यो पिछे चाहिँ हाम्रो गाउँकोले पनि अब उसलाई नै सघाउने भएको छ अहिले अन्त अब उसलाई नै हामी सघाउँछ अब हाम्रो भोट पनि अब आइसकेको छ अब उसलाई नै हामी यस्तो त्यस्तो विषयमा चाहिँ अब म पनि मेरो घर परिवारलाई पनि अब मैले भनेको छु दादालाई नै अब बिजिपिएमको उसलाई नै अब सानैदेखि चिनेको हामीसँग अब राम्रो हुनुहुन्छ उसलाई नै दिउँ भनेर चाहिँ अब मैले सोचेको छु